मसँग मलाई मन पर्ने नेपाली किताब नेपाली पुस्तक फुलाङ्गे छ जुन चाहिँ चाहिँ हाम्रो यहाँको आन्दोलनकालमा चाहिँ यहाँको मानिसहरूले भोग्नु परेको समस्याहरूमाथि चाहिँ लेख्नु भएको छ लेखनाथ क्षेत्रीज्यूले र मलाई यो किताब एकदमै मन परेको छ यो चाहिँ मैले हाम्रो यहाँनिर लोकल हाम्रो किताब मेला भन्ने लाग्छ वर्षैपिछे र त्यो किताब मेलाबाट चाहिँ मैले किनेको हुँ